म त हिन्दू हो हैन त्यहाँदेखिन् के अरे ख्रिस्टानमा धर्ममा पनि सबै धर्म मन पर्छ तर ख्रिस्टानहरूको चाहिँ प्रार्थनाहरू गरेको पुरा मन पर्छ उनीहरूले जाँड रक्सी पनि केही खाँदैन त्यो चाहिँ म मन पर्छ त्यहाँदेखिन् अझै कतिवटा धर्म हुन्छ साई धर्म पनि मन पर्छ यता बुद्धिस्टहरूको त्यो ऊ यो हुन्छ बुद्धि पूर्णिमा बुध् बुद्ध पूर्णिमा हुन्छ त्यतिखेर पनि सबै हिन्दूहरू ख्रिस्टानहरू कोही छुट्ट्याउँदैन सबैजना रमाइलो गर्छ त्यो पनि मलाई मन पर्छ त्यहाँदेखिन् तर ख्रिस्टानहरू चाहिँ साह्रै मन पर्छ त्यो प्रार्थना गरेको अरूको लागि नि गरिदिन्छ आफ्नो लागि पनि गर्छ होइन